हेलो ए हजुर आउनुहोस् न अन्त तपाईँहरू कति कतिजना आउनुहुन्छ ग्रुपमा

ए हुन्छ आउनुहोस् न हजुर हाम्रो घुमाइदिन्छु नि यहाँनिर हाम्रो यो टिस्टा ड्यामहरू नि हेर्नु सक्नुहुन्छ तपाईँले पर त्यो बगरहरूमा पनि जान सक्नुहुन्छ अन्त पर त्यो अहिले हाम्रो यहाँ रेलवेको त्यो ट्रेन आउन टनलहरू नि बनिँदैछ त्यो पनि हेर्न सक्नुहुन्छ तपाईँले हजुर क्याम्पिङ गर्ने ठाउँ पनि छ त हजुर तपाईँहरू त्यहाँनिर बस्नु नि सक्नुहुन्छ क्याम्पिङ गर्दै अब कति दिन बस्नुहुन्छ त्यहाँनिर अब हजुर ए हुन्छ तपाईँहरू त यहाँ त अब जग्गाहरू त थुप्रै छ अब तपाईँको इच्छा अब तपाईँ टिस्टा मात्र घुम्नुहुन्छ कि माथि पेसोकहरू नि घुम्नुहुन्छ होला माथि अब लामा डाँडाहरू छ अब त्यहाँनिर अब राम्रो राम्रोहरू नि छ

ए हजुर माथि दार्जिलिङ चौरस्ता नि जान सक्नुहुन्छ तपाईँ तपाईँहरू अब छिटो छिटो गर्नुहुन्छ भने त बेसी त लाग्दैन टाइम तपाईँले अब पाँच दिनको चाहिँ मिलाउनुपर्यो टाइम चाहिँ अब पाँच दिनमा चाहिँ घुमिसक्नुहुन्छ तपाईँहरू हजुर पाँच दिन अब तपाईँले चाहिँ मिलाउनु पर्यो अब तपाईँहरू त अब सरहरूलाई भन्नुपर्यो पाँच दिनमा चाहिँ अब घुमाइदिन्छु म तपाईँलाई हजुर गाडीहरू त सबै अब यहाँ स्कुलमै म अब भनिदिइहाल्छु नि गाडीहरू अब त्यस्तो बेसी खर्च पनि लिँदैन यहाँनिर अब तपाईँहरू अब टाढाकै हुनुहुन्छ त्यसले गर्दा बेसी अब पैसा पनि नलिनु भनेर भनिदिन्छु नि म एकदम तपाईँहरूको बजेट अनुसारै मिलाइदिन्छु नि अन्त तपाईँहरूलाई अरू काहीँ जग्गाहरू घुम्न जानु छ भने भन्नुहोस् अब तपाईँलाई यहाँको केही अब खानाहरू अब केही मनपर्छ भने नि त्यो नि भन्नुहोस् ए हजुर ए हजुर